हाम्रो भारतीय स्वास्थसेवा प्रणालीमा वर्तमान समयमा धेरै विकास भएर गइरहेको छ जति जति विश्वमा तक्निक विकास भएर गएको छ स्वास्थ्य क्षेत्रमा पनि विकास भएर गएको छ पहिला पहिला मानिसहरू क्षयरोग झाडापखाला जस्ता रोगहरूले मृत्यु हुने गर्थ्यो भने वर्तमानमा यी उ रोगहरूको समस्या भएर गएको छ अहिले घडी चरम तक्निक विकासको फलस्वरूप मृगौला मुटु आँखा जस्ता मानवीय अङ्गहरू प्रतिरोपन पनि सहज भएर गएको छ राज्य सरकारले स्वास्थ्य साथी कार्ड जस्ता कार्डहरूको सुविधाले गर्दा हाम्रा गरिब दुःखी मानिसहरूलाई धेरै सुविधा पुगेर गएको छ र आयुष्मान भारत कार्ड केन्द्र सरकारले खोलिदिनुभएको छ र हेल्थपोस्टहरू जग्गा जग्गामा खोलेर जनतालाई धेरै सुविधा भएको छ जस्तै हाम्रा आशाकर्मीहरूले हरेक घर घरमा गएर बुढाबुढी हरूलाई रक्त जाँच प्रेसर नाप्ने कार्यक्रम गरिरहनु भएको छ होइन यसले गर्दा हामीलाई धेरै सुविधा भएको छ